हजुर हजुर हजुर हजुर हजुर हजुर हुन्छ

एप्पल एक सौ बिस रुपियाँ गरेर छ केजी

हजुर पल्ला हिसाबले लिनुभयो भने अलिक कम्ती हुन्छ हजुर पाँच किलोको गरेर हजुर हजुर मौसमी त्यस्तै छ

हजुर हजुर बन्दकोपी छ राम्रो छ किलो त अहिले चालिस रुपियाँ गरेर छ हजुर हुन्छ हुन्छ हुन्छ हजुर भुटानको आलु आलु फोर्टी फाइभ गरेर छ

हुन्छ हुन्छ धेरै दिँदा मिलिहाल्छ हजुर मिल्छ त्यो पनि हजुर पनिर पनि छ अब धेरै भयो भने त म डेलिभरी गरिदिनु सक्छु हजुर हजुर हजुर हजुर हजुर अरू सबै छ यस्तो टमाटर भयो प्याज है फुलकोपी सबै थोक छ भेजिटेबलमा सबै हुन्छ बिन सिमीहरू भयो हजुर बिन सिमी त अहिले हन्ड्रेड गरेर छ भाइ हजुर केजीमा दाम कम्ती हुन्छ हजुर हुन्छ हुन्छ हजुर हजुर हजुर हुन्छ हुन्छ हुन्छ हुन्छ हजुर हजुर हजुर त्यो पनि छ रेड यल्लो हजुर छ बिन हजुर अर्डर भयो भने चाहिँ हजुर मगाउनु अर्डर भयो भने चाहिँ मगाउनसक्छु ए हजुर

हुन्छ हुन्छ हुन्छ हुन्छ